मलाई मनपर्ने कलाकार नारायण गोपाल हो उसले गाएको गीतहरू पुरा मनपर्छ कमानतिर पनि मोबाइल बजाएर सुनिबस्छौँ हामी थुप्रो राम्रो राम्रो गीतहरू गाउनुभएको छ एक्लै काम गर्दा पनि सुन्छु म पुरा मनपर्छ नारायण गोपालको गीतहरू त्यही गीतहरू छ एउटा मान्छेको मायाले भन्ने झन् मनपर्छ कस्तो दामी दामी गीतहरू गाउनुभएको छ नारायण गोपालले